मेरो नाम ईसा राई हो म उत्तर बङ्ग विश्वविद्यालयमा स्नात्तकोत्तर तहमा पढिरेहेकी छु मेरो गाउँ डाबलिङ हो र अहिले म सिलगढीमा बसेर पढिरहेकी छु मेरो बेस्ट फ्रेन्डको नाम युना लामा हो मलाई गुलाबी रङ्ग असाध्यै मन पर्छ मेरो एम्बिसन टु बी अ टिचर मलाई धेरै माया गर्ने गुरुको नाम जी नेपाल सर हुन् मलाई भाषा विज्ञान मनपर्छ र मलाई कथा विधामा पनि त्यतिकै रुचि लाग्छ र कथा मन पर्नुभन्दा मलाई शिव कुमार राईको छाता कथा असाध्य मनपर्छ